यहाँ चाहिँ एउटा पुस्तकालय छ गोर्खा पुस्तकालय जहाँ चाहिँ म पहिला पहिला कोही कोही बेला जाने गर्थेँ अनि अहिले चाहिँ त्यस्तो जाँदिनँ अनि म आफ्नो स्कुलको भनौँ या कलेजको पुस्तकालक नै पुस्तकालय नै जाने गर्छु अनि मैले आफ्नु घरमा चाहिँ व्यक्तिगत पुस्तकालय चाहिँ खोलेको छुइनँ तर मेरो घरमा पनि पुस्तकहरू चाहिँ थुप्रो छ किनभने म पुस्तकहरू पढि नै बस्छु अनि त्यसको बारेमा चाहिँअब अलिक पछि स्कुलहरू कलेजहरू सकेर चाहिँ म सोच्ने छु एउटा घरमै सानो होइन पुस्तकालय जस्तै खोल्नु सक्यो भने चाहिँ राम्रो तर अहिले मेरो घरमा चाहिँ आफ्नो त्यस्तो पुस्तकालय चाहिँ छैन तर अब पछि गएर यसो सोच्ने छु त्यसको बारेमा